हजुर मैले नृत्य प्र प्रतियोगितामा मलाई थाहा छ म सानो क्लास फोरमा हुँदाखेरि चाहिँ भाग लिएको थिएँ अझै पनि मलाई थाहा छ त्यतिबेला त्यो दिन टिचर्स डे थियो अनि टिचर्स डेमा चाहिँ मैले पनि एउटा नेपाली गीत है गुराँस फुल्दा भन्ने गीतमै चाहिँ डान्स परफर्म गरेको थिएँ र अनुभव चाहिँ कस्तो थियो भने म चाहिँ स्टेज जानु अगाडि चाहिँ एकदमै नर्बस भएको थिएँ है तर जस्तो स्टेजमा पुगेँ अनि जस्तो गीत सुरु भयो है त्यहाँदेखि चाहिँ त्यो जुन मेरोमा एउटा नर्बसनेस थियो त्यो चाहिँ हरायो है अन्त मैले त्यो दिनको जुन मेरो डान्स गर्नुपर्ने थियो त्यो एकदमै राम्रो गरेको जस्तो चाहिँ मलाई लाग्छ र सायदै त्यतिबेला मैले अहिले याद गर्दाखेरि मैले त्यो डान्स गरेर डान्स गर्दाखेरि सायदै म फर्स्ट त हुन सकिनँ थर्ड चाहिँ भएको थिएँ